त्यो ब्याङ्गल्स मलाई राम्रो लाग्यो त्यसको ब्याङ्गल्सको सबै कुरा राम्रो थियो कडा पनि थियो र निकै लामो खप्छ जस्तो लाग्यो